हेलो म दार्जिलिङबाट कनिषा गुरुङ बोल्दैछु यो दार्जिलिङ टु सिलगढी ट्र्याभल एजेन्सी हो मलाई बिस तारिकको लागि तपाईँको ट्याक्सी बुक गर्नु थियो नि त सालुगढामा रहेको बेङ्गाल सफारी पार्क छ नि त्यहाँ हामीले घुम्न जाने सल्लाह गरेको थियौँ कि हामी घर परिवार जम्मागरी नौजना जस्तो हुन्छौँ त्यसरी सकेसम्म हामीलाई त ठुलो गाडी मिलाइदिनुहोस् न ल बोलेरो अथवा सुमो गोल्ड गरिदिनु भए अझ सुविस्ता हुन्थ्यो कारण हामी अब निक्कै बेसी नै छौँ अलिक होइन घुम्न जाँदा त अब गाडीमा चाहिँ उयो नहोस् न हामीलाई अ असुविधा त नहोस् भनेर नि सकेसम्म ठुलो गाडी नै बुक गर्नु भनेको ए हुन्छ हुन्छ त्यसो भए कन्फर्म भयो है ए सुन्नुहोस् न त्यसो भए भोलि हामीलाई दार्जिलिङ ब दार्जिलिङको त्यो बस स्टप उयो छ नि त्यहाँनिर ल्याउनु आउनुहोस् न ल हामी त्यहीँबाटै गाडीमा चढ्छौँ नि ए हुन्छ हुन्छ